म चौध वर्षको हुँदा चौवन किलोको थिएँ र यो सानो उमेरमा मलाई धेरैहरू धेरै रोगहरूले भेटिसकेको थियो र अब म एकदम हरेस खाएर चाहिँ मैले सा धेरै मानिसहरूलाई सोधेँ कि अब के गर्नु कसरी यो वेट घटाउनु भनेर सोधेँ र मैले डक्टर पनि देखाएको थिएँ र डक्टरले पनि मलाई धेरैवटा सजेसनहरू दिनुभयो र यहाँ मानिसहरूलाई सोध्दा पनि धेरैवटा सजेसनहरू दिनुभएको थियो तर एक दिन मैले युट्युबमा सर्च गरेँ र त्यहाँबाट मैले योगा गर्नु भनेर चाहिँ मैले त्यहाँबाट एकदम प्रेरित भएर चाहिँ मैले यहाँ गाउँकै आरएसएस दादाहरूले योगा गराउनु हुन्थ्यो र मैले त्यहाँ योगा क्लास जोइन गरेँ र योगाले जिउ मात्रै होइन अरू धेरै कुराहरूमा पनि पुरा सहयोग गर्दोरहेछ जस्तै कि अब तपाईँहरूलाई ब्याक पेन हुन्छ भने योगा एकदम कोब्रा पोजिसन भन्छ त्यो कोब्रा पोजिसनले चाहिँ एकदम त्यो ब्याक पेन चाहिँ एकदमै रिलिफ हुन्छ एकदमै रिलिफ हुन्छ अन्त तपाईँलाई दिउँसो सुत्ने आदतहरू छ भने यो एकदमै नराम्रो आदत हो दिउँसो सुत्ने यस्तो आदतहरू छ भने चाहिँ योगा बिहानै योगा गर्यो भने चाहिँ एकदम दिनभरि नै फ्रेस हुन्छ र तपाईँलाई दिउँसो निद्रा पनि लाग्दैन र तपाईँलाई एकदम बडी नै फ्रेस भएर जाँगर चलिरहन्छ केही न केही बिजी भइरहनु हुन्छ केही न केही वर्कमा तपाईँहरू होइन त्यहाँदेखि अब मेरो यो एकदम मेरो पर्सनल एक्सपिरिएन्सले भन्दैछु कि म यस्तो थिएँ र कस्तो भएँ भनेर एकदमै म त्यो बेसी वेट भएको कारणले पुरा आलस आउँथ्यो मलाई अन्त अन्त केही गर्नु मन नलाग्ने न पढ्नु मन लाग्ने त्यस्तो सानो उमेरमा खालि सुती मात्रै बस्नु खाई मात्रै बस्नु उयो हुने त्यहाँदेखि जबदेखि मैले यो थालेँ वान विक त मलाई केही असर परेन तर बिस्तारै बिस्तारै एकदम मेरो बडीहरू पनि सेप पाउँदै गर्यो र मेरो हाइटहरू पनि बढ्दै गयो त्यहाँदेखि म के भन्छ खानाहरू पनि अलिक डायटमा खान थालेँ र मेरो अनुहारमा पुरा पिम्पल्सहरू आइसकेको थियो र त्यो योगाले गर्दा मलाई एकदम तिर्खाहरू लागेर म पानी पनि खान थालेँ अन्त मेरो फेस पनि एकदम ग्लो हुन थाल्यो अन्त एकदम म पढ्न पनि मेरो एकदम ब्रेन सार्प भएको जस्तो लाग्यो आफूले आफूलाई नै होइन त्यहाँदेखि त्यो ब्रेन सार्प मात्रै होइन एकदम जिउहरू पनि फ्रेस भएर मलाई ज्वरोहरूले भेटी बस्थ्यो सर्दी खोकी अन्त म चाहिँ सोच्थेँ कि सिजन चेन्ज भएर सिजन चेन्ज भएर होला भनेर सोच्थेँ तर हर टाइम त सिजन चेन्ज हुँदैन होइन त्यहाँदेखि खास गरी चाहिँ यो मेरो जिउको कारणले रहेछ म फिट नबसेर चाहिँ मलाई यो दुनियाभरको रोगहरूले रोगहरूले भेटेको रहेछ त्यही माथि हामी अहिलेको जमानामा प्याकेटको चिजहरू छ अन्त हामी ओयली खानहरू खान्छौँ हाम्रो डाइजेस्टिभ सिस्टमहरूलाई पनि एकदमै इफेक्ट गर्छ त्यो खानाहरूले र अब त्यो खाना खाइरहनु अब त्यो नखानु पनि अब पोसिबल छैन खानैपर्छ कोही न कोही बेला अन्त त्यसलाई अब एकदम डायटमा मेनटेन गर्नुको लागि चाहिँ हामीले एकदम बडीको एक्सरसाइज गर्नु एकदम अनिवार्य छ र योगा चाहिँ यस्तो उयो हो किन हामीले अब के भन्छ आफ्नो बडीलाई फिट राख्न पनि सकिन्छ होइन यसमा केही उयोहरू पनि हुँदैन के भन्छ साइड इफेक्टहरू पनि हुँदैन र अब साइड इफेक्टहरू पनि हुँदैन र अब यो चाहिँ अब के भन्नु एकदम मानिसको जीवनको आकर जरुरी चिज हो